मेरो विचारमा भारतको आधिकारिक भाषा हिन्दीसँग नेपाली भाषाको तुलना चाहिँ कसरी गर्न सकिन्छौँ भने चाहिँ यो दुइटै भाषा नेपाली र हिन्दी भाषा चाहिँ एउटै लिपिमा लेखिन् लेखिन्छन् जुन चाहिँ चाहिँ देवना देवनागरी लिपि हुन्